दार्जिलिङ जिल्लाको प्रमुख प्राकृतिक स्रोत त खोला हो अनि कुपहरू छ अनि यहाँ अब साना साना खोला ठुलो ठुलो खोलाहरू पनि छन् ह्यान्डपम्पहरू छन् र यसको अब वातावरण वातावरणमा चाहिँ अब यसले गर्दा यो आउँछ कि अब जसरी अब कुपमा पानी खोलाले आउँछ अनि खोला अब धेरै घरहरू बनाउनको लागि अब खोलाहरू धेरै खोलादेखि माटोहरू धेरै निकाल्दै निकाल्दैछन् मानिसहरूले अनि यसले गर्दा चाहिँ अब पानीहरू पनि धेरै सुक्दै जाँदैछ अनि खोलाको पानी सुक्दैछ त्यसले गर्दा चाहिँ अनि कुपमा पानीहरू पनि धेरै सुक्दैछ अनि हाम्रो दार्जिलिङ जिल्लामा चाहिँ पानीको स्रोत त राम्रै छ तर अब जङ्गलहरू काटेकोले गर्दा अनि दाउराको लागि जङ्गलहरू काटेकोले गर्दा अनि खोलाहरूदेखि धेरै ढुङ्गा र धेरै माटो निकालेकोले गर्दा चाहिँ अब यहाँ पनि पानी धेरै कम्ती हुँदैछ अनि वातावरणमा पनि अब जस्तै हावाहरूको लागि त अब गाछहरू धेरै चाहियो त्यसको लागि पनि अब गाछहरू धेरै कम्ती हुँदैछ कार्तिक लागेकोले गर्दाखेरि अनि यसले गर्दा चाहिँ अब पहिरोहरू जाने भयो अनि पानीको क्राइसिस डिफरेस्टेसन धेरै हुँदैछ